हेलो हेलो हजुर सब्जीहरू पोटल सिमी रमभेँडा त खै अब किनभने दाम बेसी छ बैनी अहिले रमभेँडाहरू चाहिँ बर्खामा बिग्रिन्छ अरू छ सिमीहरू छ बस्तीको सब्जीहरूमा अहिले सिमरायो आएको छ सिमीहरू आएको छ भिन्डीहरू आएको छ बिईँहरू आएको छ के अरे अँ तामा अहिले भर्खरै निस्किँदै छ तामाहरू पनि आउँदैछ अहिले चाहिँ मिठा बाँसको चोया बाँसको तामा बैनी

निग्रो त छ बैनी आउनुहुँदैछ अब छ अब यस्तै एक महिना डेड महिनासम्म बस्छ बस्तीको काँक्रा चाहिँ अब कम्ती मात्रामा भेट्छ बैनी महँगो हुँदै जान्छ अब चाहिँ अहिले काँक्रा ल्याएको छैन अब आयो भने महँगो पर्छ अब फेरि पहिलाको दाम जस्तो भेट्छ अस्सी रुपियाँ किलो गरेर भेट्छ भिन्डीहरू अहिले बैनी पच्चिस रुपियाँ पावा छ

ए त्यसो भने त अब मिलिहाल्छ धेरै हो भने एक दुई पैसा मिलिहाल्छ त्यसमा मिलिहाल्छ धेरै लग्यो भने पनि

गट्टाहरू पनि अहिले निस्किँदैछ गट्टाहरू अब नेक्स्टमा आउँछ बैनी भिन्डी लौका करेला हौ त्यस्तोहरू छ बिईँहरू छ सिमी सब मिडियम साइजको छ बोडी चाहिँ छैन

कति किलो पाँच किलो अँ सत्तर गरेर लानु नि पाँच किलो हुन्छ पल्ला एक पल्ला बस्तीको छ बैनी एक सौ रुपियाँ किलो ए एक सौ रुपियाँ किलो अरे अहिले बस्तीको तिम्रो छ अहिले मोटामोटी अँ एक सौ रुपियाँ किलो पर्दैछ एक सौ रुपियाँको पर्दैछ सत्तर होइन त्यो बैनी अस्सी गरेर मिल्छ त्यो चाहिँ

ल ल ल ल ल सबै सामान रेडी गरेर राखिदिन्छु ल